नेपाली भाषाको संरक्षण भन्नुपर्दा एउटा त यही हो जस जुन माध्यम चाहिँ हामीले एआईलाई दिइरहेका छौँ है र र नेपाली भाषाको संरक्षणका लागि धेरै संस्थाहरूले आफ्नो कार्य गरिरहेका छन् र ती हुन एक संस्थाको नाम हो कला सङ्गम मञ्च उस्तै गरी दार्जिलिङ साहित्य सम्मेलन जसले निरन्तर रूपमा साहित्यलाई केही सहयोग केही संरक्षणका लागि काम गरिरहेका छन् र संरक्षण गर्नपर्ने विषयमा चाहिँ अब नेपाली भाषा बोल्नेहरूले नै यसलाई केही गर्नुपर्छ र यसलाई पढेर हुन्छ कि या यसको संरक्षणका लागि हामीले केही लेख लेख्नेहरूलाई सहयोग पुर्याएर हुन्छ या केही गरेर भए पनि स सहयोग हुन्छ त्यो गर्न धेरै आवश्यकता छ जस्तो मलाई लाग्छ र यही हो नेपाली भाषा पढेर नै संरक्षण हुने हो या यसलाई केही काम गरेर नै संरक्षण हुने हो तर संरक्षण चाहिँ गर्नैपर्छ हामीले र सङ्कलन हुन चाहिँ कस